मैले हेलो हजुर मैले सुन्नुहोस न मैले तपाईँकोबाट अनलाइन उयो अर्डर गरेको थिएँ होइन कुसन कभर अन्त त्यहाँदेखि प्याकेजिङ राम्रो भएन रहेछ त्यसले गर्दा अगाडि खेलिएकोहरू जस्तो भयो र त्यस्तो त हुँदैन हो अन्त म त्यही रिप्लेस गरेर चाहिँ तपाईँले नयाँ अर्डर गरेर चाहिँ मलाई फेरि राम्रो प्याकेजिङमा क्वालिटीहरू अलिकति राम्रो भएकोहरू अझै छिटो टाइममा मलाई उयो डेलिभर गरिदिनुहोस् है